म बर्डिङ क्लब भन्ने चिजमा चाहिँ कहिले पनि गएको छुइनँ हो मलाई यसको मेहसुस पनि छैन र मलाई अनुभव पनि छैन यसमा के हुन्छ भन्ने कुरा तर मलाई मन चाहिँ लाग्छ चराचुरुङ्गीहरूमाथि चाहिँ मलाई इन्ट्रेस्ट छ र कुनै दिन कुनै समय हाम्रो गाउँघरमा पनि यसलाई ल्यायो अथवा म जोइन हुनपऱ्यो भने चाहिँ म अवश्य हुन्छु किनकि मलाई यसमा धेरै इन्ट्रेस्ट लाग्छ र म यसलाई अनुभव गर्न सक्छु र मलाई अनुभव गर्न मन पनि छ